हामी साधारण हामी साधारण बोल्दा चाहिँ शुद्ध भाषा बोल्नु पर्दैन हामी त्यही हो साथीभाइहरूसँग बोल्दा त्यही हो तँ तँ म म हुन्छ अनि त्यो प्रेस रेडियोहरूसँग रेडियोतिर बोल्दा चाहिँ शुद्ध भाषा बोल्नै पर्छ प्रेस रेडियोतिर बोल्दा चाहिँ शुद्ध भाषा बोल्नै पर्छ